आजकल खुला ठाउँमा पिसाबहरू गरेर होइन ठुलाबडाहरूले देख्यो भने कराउँछ होइन अब कराउँछ हपार्छ होइन मजाले अब यस्तो गर्नुहुँदैन हाम्रो यहाँ मानिँदैन लाज भन्छ होइन तर हाम्रो घर हाम्रो हामीले पनि अब यस्तैमा सानोहरूले गर्दैगरेको हामी पनि कराउँछ होइन सानोहरूले त केही होइन अब आफू पनि त्यस्तै छ भने त के गर्नु होइन म पनि त्यस्तो त खालके छुइनँ होइन तर पनि अब घर उता टोइलेट हाम्रो पुरा छ उता उता गाउँतिर टोइलेट छ एकछिन चलाउँछु नि भन्दा दिन्छ बाहिर चाहिँ हाम्रो त्यस्तो गर्दा चाहिँ लाज मानिन्छ है